हजुर भन्नुहोस् तपाईँ को बोल्नु भएको हजुर

हजुर

अलिकति घरमा चै मिलाउनु पर्छ अब हुन्छ मतलब कोही बेला चाहिँ त्यस्तै ढिलो हुन्छ अब प्रायः त सधैँ त टाइममा नै आइँदैछ र कोही कोही बेला चाहिँ यस्तो त्यस्तै परेर घरमा त्यस्तै परेर चाहिँ ढिलो भयो

हजुर हवस् हवस् हुन्छ